अहिले भन्नुपर्दाखेरि नयाँ खेतीमा है नयाँ कुरा भन्नुपर्दाखेरि चाहिँ खेतमा चाहिँ धानको बिउ कोदोको बिउहरू है लगाइराखेको छ खेतमा मकैहरू पाकिराखेको छ अब रोप्नु पर्छ धानहरू